मैले चाहिँ मेरो छोरीको लागि चाहिँ जिरो कम्पनीबाट चाहिँ नासिम स्टोरबाट चाहिँ एउटा सुट मगाएको थिएँ त्यो सुट एकदमै राम्रो थियो अनि सफ्ट थियो लुगा एकदमै राम्रो थियो अनि त्यो वान इयर्सको भनेर किनेको थियो है तर वान इयर्स देखि उसले टू थ्री इयर्ससम्म पनि लगाउनु सक्यो अनि त्यो एकदम कमफर्टेबल थियो अनि कलर पनि राम्रो थियो